भारतका केही प्रसिद्ध नृत्य शैलीहरू हुन् कथकली झुमर भारतनाट्यम कथक कुचिपुडी गार्वा भाङ्डा मारुनी र भारतका केही प्रसिद्ध नर्तकहरू हुन् पन्डित बिर्जु महाराज रुक्मणी देबी अरुण्डाले शम्भू महाराज कुम्दिनी लाखिया र अहिलेका मोडर्न डान्सर्सहरू चाहिँ हुन् रेमो डिसुजा जसले हिपप डान्स फर्महरू सिकाउनुहुन्छ टेरेन्स लुइस उसले चाहिँ कन्टेमपोरेरी डान्स फर्म सिकाउनुहुन्छ र गीता कपुर प्रभु देवाले चाहि बलिउड डान्स फर्म सिकाउनुहुन्छ